हेलो हजुर हजुर गाडी रिपेरिङ हुन्छ रिप्लेसिङ हुन्छ तपाईँको सबै क्षेत्रमा काम हुन्छ स हजुर हजुर गर्छु त तपाईँ एकपल्ट यहाँनिर आएर यहाँनिर तपाईँले हेर्दा हुन्छ सर्भिसको लागि हजुर मारुती भ्यानको तपाईँको त्यो पार्ट हेरेर हुन्छ चार हजार पाँच हजार छ हजार कति पनि लाग्नुसक्छ डल्लै बडी हजुर अलिक महँगै लाग्छ त्यसको बिस हजारहरूसम्म खर्च आउनुसक्छ डल्लै बडीहरू बनाउँदाखेरि बिसदेखि तिस हजारभित्रमा खर्च लाग्नुसक्छ

हजुर सन्डे चाहिँ हो हजुर सन्डे चाहिँ बन्द हजुर हजुर हुन्छ